हेलो तिमी प्रतीक नेवार बोलेको हो ए म भाइ तिमीहरूको यो एनएसजी क्लब भातपाडा बी क्लबको यो कोच बोलेको फुटबलको ए अन्त अहिले तिमी के गर्दैछौ खेलाहरू खेलाहरू ए कोर्स गर्दैछौ हेर यो बात छ कि मैले तिमीलाई कल गर्नुको कारण चाहिँ हो कि हाम्रो यो जुन क्लब छ हाम्रो एनएसजी क्लब यो पालि यो कालचिनी टुर्नामेन्टमा फाइनल पुगेको छ हो अन्त अब हामीलाई खेला खेल्नु छ यो पालि फाइनलमा त फाइनलमा मैले सुनेको थिएँ तिमी राम्रो खेल्छौ अरे हलका होइन हामीलाई पनि मेन डिफेन्सको उयो जरुरत छ अहिले फिलहाल अन्त तिमीले तिमीलाई चाहिँ नि मैले मैले यता कुरा गरेँ तिमीलाई बोलाउनु अरे त हाम्रो चाहिँ भोलिदेखि प्र्याक्टिस छ हो त तिमी ग्रा तिमी ग्राउन्डमा आउनु है प्र्याक्टिसको लागि ल किन किनकि अब फुटबलको फाइनल छ तिमीलाई त खै मैले आजकल मतलब सुनेको हो तर तिमीलाई खेलेको देखेको छुइनँ छ एउटा फुटबल तिम्रो प्र्याक्टिस छ तिम्रो बेलुका चार बजीदेखि छ बजीसम्म बेलुका दुई घन्टाको प्र्याक्टिस छ हो त्यसमा आफ्नो जुन बुट छ तिम्रो बुट्स लिएर आउनु अन्त तिम्रो गार्ड्सहरू छ त्यो गार्ड्सहरू सबै बोकेर आउनु विथ विथ अ फ्लेक्सिबल जर्सी तिमी फ्लेक्सिबल जर्सी लगाएर आउनु हो अनि ग्राउन्डमा चाहिँ एकदम छिट्टै पुग्नु अन्त तिम्रो वर्मअपहरू पनि एकदम राम्ररी गराउँछ अन्त किनकि अब फाइनल पुगेको छ रेला गर्नुभएन हो तिम्रो प्र्याक्टिस गरेको पनि देखेको छैन तिमीलाई अलिक हार्ड वर्किङ गराउनु पर्नेछ किनकि अरूको सबैको लगभग प्र्याक्टिस हुँदैछ अनि तिम्रो चाहिँ हलका अब खेलालाई अलिक उयो गर्नुपर्छ किन तिमी कत्ति भयो अरे नखेलेको कत्ति खेलेको छैन भनेको सुनेको थिएँ हो त्यस्तो केही त्यस्तो त केही प्रब्लम छैन तिमी सक्दैन भनेको होइन तर अब म कोच हो त मेरो अब एउटा रेस्पोन्सिबिलिटी हो तिमीलाई चाहिँ अब सिकाउने होइन अन्त भोलिदेखि चाहिँ अब ट्रेनिङ छ बेलुका आउनु बेलुका आयोपछि चाहिँ लगभग चार बजी तिमी टक्कै ग्राउन्डमा पुग्नु अन्त ग्राउन्डमा पुगेपछि चाहिँ उम्म टिमहरू टिमहरू सबै थाहा होला तिमीलाई है उम्म टिममेट सबै थाहा त्यसो भए आऊ न तिमी ल भाइ राखेँ त ल भोलिदेखिको आउनु ल थ्याङ्क्यु